मैले चाहिँ हाटघरबाट एउटा डस्टबिन किनेको थिएँ होइन त्यो डस्टबिन चाहिँ एकदमै राम्रो थियो युजफुल से त्यो पनि सेलमा किनेको मैले सोचेको पनि थिइनँ सेलमा किनेको उयो डस्टबिन यति साह्रो राम्रो हुन्छ भनेर खप्ने पनि खप्ने खालको अनि तपाईँहरू पनि किन्न चाहनुहुन्छ भने किन्नुहोस् त्यही पनि सेलमा किनेको राम्रो हुँदोरहेछ